ओइ वैष्णवी सुन न बहिनी मैले हेर न कस्तो आज बजार गएको थिएँँ होइन कस्तो दामी टी सर्ट किनेको थिएँ कि मैले अब्बुई आएर लगाउँदा त कस्तो कम्फोर्टेबल नि अब त्यो टी सर्ट नि हो फेरि कस्तो मलाई अब कस्तो अरू टी सर्ट लाउँदा त मोटो देख्छ होइन त्यो टी सर्टले त कस्तो लुती देखेको कस्तो कम्फोर्टेबल फेरि यत्ति साह्रो शीतल हो अन्तखेरि चाहिँ दामी नि अब कलर पनि कस्तो दामी छ किनेको कति पनि भएको छैन एक हप्ता भयो हो त्यही लगाएर हिँडीरहेको छु कति दिन भइसकिसक्यो खोल्नु नै मन पर्दैन कि अँ तैँले पनि भन्दै थिइस् नि अस्ति क्या त टी सर्ट किन्नु छ भनेर हौ त्यहाँ जाउँ न टी सर्ट किन्नु चाहिँ कस्तो कलर फेरि कस्तो दामी दामी त्यहाँनिर हो कस्तो दामी छ त्यसको पनि कलर अन्तखेरि चाहिँ त्यो गरेर क्याउ त त्यो किन्नु जाउँ भनेर तैँले पनि भन्दै थिइस् त्यहाँदेखि कलरहरू कस्तो दामी दामी छ जाउँ हो तँ म त्यहाँदेखि जाउँ न त्यो टी सर्ट किन्नु मलाई चाहिँ यति दामी कि म तँलाई फोटो खिचेर पठाउँछु नि कस्तो दामी देखिरहेको छ त्यो टी सर्टले चाहिँ कस्तो पुरा मन पऱ्यो अब यति साह्रो कम्फोर्टेबल पनि अरूले त भुँडीहरू के के निस्किन्छ त्यसले केही पनि निस्किँदैन रैस कस्तो मजाको हुँदोरैस सजिलो न सजिलो खोल्नु मन परेन म त अझै दुई तिनवटा किनेको भए पनि हुने थिएछ जस्तो भइरहेको छ कि जाउँ न किन्नु ल एकदिन